मलाई सबैभन्दा मनपर्ने लेखक चाहिँ लक्ष्मीप्रसाद देवकोटा हो उसको उसको धेरै उसको चाहिँ धेरै किसिमका उयोहरू के भन्छ पुस्तकहरू पढेको छु मैले जस्तै कि मुनामदन अन्त म्हेन्दु अन्त शकुन्तला सुलोचना बनकुसुम महाराणा प्रताप प्रमिथिस अन्त त्यस्तै धेरै किसिमका बुक्सहरू छन् उसका पुस्तकहरू छन् जुन चैँ मलाई पुरा मनमा भएको छ र तिनीहरूले निकै कुराहरू पनि सिखाएको छ